पर्यटकहरूको हाम्रो एरियामा विशेष गरेर जसकोमा दोकान छ अनि जसको गाडीहरू छ उनीहरूलाई फाइदा छ कारण दोकान छ त किनेर खान्छन् पैसा आयो गाडी बुक गर्छन् पैसा आयो र कसै काहीँ होटल हुन्छ त्यहाँ उनीहरूको लागि होटलवालाको पैसा आयो र पर्यटकहरूको यहीनै यहाँनेरि अरू केही रोजगारी बढाउने अवसरहरू यही नै हुन् र योसँग कुनै प्रकारको त्यस्तो नराम्रो कोही छैन किनभने आउँछन् र घुम्छन् डुल्छन् यहाँको वातावरण बुझ्छन् कस्तो छ के छ शान्ति जग्गा र आउँछन् डुल्छन् घुम्छन् र जान्छन्